मलाई स्कुलमा इतिहास विषय पूरा मनपर्थ्यो किनभने इतिहास एउटा इतिहास हो है जसमा चाहिँ अब हाम्रा पुर्खाहरूले गरेको चिजहरू थाहा पाउन मन पर्थ्यो के कसो गरेको थियो र कस्तो कस्तो चिजहरू ती पुर्खाहरूले बनाएका थिए ती पुर्खाहरूले के कस्तो कस्तो अब नीतिहरू कस्तो तरिकाले आफ्नो जीवनहरू जिएको थियो ती चिजहरू मलाई पूरा पढ्न मनपर्थ्यो त्यसैले गर्दा मलाई इतिहास विषय पूरा मन पर्छ किनभने इतिहासमै एउटा हाम्रो एउटा भारतीय एउटा सोनो इतिहास नै छन् जसमा अङ्ग्रेजहरूले हामीमाथि शासन शोषण गरेको थियो र त्यो समयमा हाम्रा ती लिडरहरूले त्यो आफ्नो देशलाई स्वतन्त्र पार्नमा के कस्तो भूमिकाहरू निभाएको थियो र कुन लिडरले कस्तो भूमिका कुन लिडरले कस्तो कि चिजहरू बुझ्न साह्रै मनपर्थ्यो त्यसैले गर्दा मलाई स्कुलमा इतिहास विषय साह्रै म पर्थ्यो